युएफओहरू देखेको छ छैन कुरा सन्दर्भमा आउँदाखेरि म आफ्नो पर्सनल अथवा व्यक्तिगत विचार पोख्दाखेरि म के भन्न चहान्छु भनेदेखि हुनु त जति सक्दो मलाई लाग्छ युएफओहरू हुँदैन जस्तो किनकि अहिलेसम्म कुनै प्रमाणित भएको पनि छैन कि युएफओहरू कसैले देखेको र घट्ना स्थल भेटेको पनि छैन तर यसमा अर्को प्रश्न गरेको छ कि अन्य ग्रहहरूमा जीवन छ भन्ने बारेमा तपाईँ कस्तो दृष्टिकोण राख्नुहुन्छ एसमा म आफ्नो दृष्टिकोण अनुसार म के भन्न चहान्छु भनेदेखि भा भारत त होइन पृथ्वी अथवा पृथ्वीमा मात्र जीवन सिमित नरहेर अथवा अहिले जुन चाहिँ हाम्रो टेकनोलजी एडभान्स भइसकेको छ यसरी नै हाम्रो इन्डियाबाट पनि नाना थरिको सेटेलाइटस्हरू माथि अन्य ग्रहतिर विशेष त भन्नु पर्दा मङ्गल ग्रहतिर पठाइसकेका छन् अनि त्यहाँतिर हाम्रा यी पठाइएका सेटालाइटहरूले खोज निखोज गरिरहेका छन् कि त्यसमा पानीहरू कतिको छ छैन अनि यसमा खेतीपाती हुन्छ हुँदैन अथवा मान्छे बस्नु लायकको छ छैन अब मलाई लाग्छ कि चाँडै आउँदै गरेको अब कति वर्षतिर त्यस अरू अन्य पृथ्वी छोडेर अन्य ग्रहतिर पनि हामीले मान्छेहरूलाई यसरी सिफ्ट गर्ने अथवा त्यहाँनिर पनि जीवन बसोबासो गर्ने जतिसक्दो हुन्छ चाँडै भन्ने आशा गर्दछु